मैले एउटा फ्यान किनको थियो अनलाइनबाट र अनलाइनबाट फ्यान किनेको थियो र पुरा लो क्वालिटीको आयो आएको रहेछ र हाम्रो यता दिनबदिन पुरा गरम छ र आलिकति मैले टाइम निकालेर दोकान गएको भएँ राम्रो पाउँथे होला सामान र हाम्रो उयो अनलाइनबाट चाहिँ खाली देख्दाखेरि मात्रै राम्रो देख्ने रहेछ र त्यो आइसकेर चाहिँ त्यो कतिवटा तार कतिवटा मतलब जस्तो अनलाइनमा देखाएको हुन्छ त्यस्तो चाहिँ देख्दैन रहेछ र र हाम्रो र हामीले चाहिँ अनलाइनबाट चाहिँ केही सामानहरू किन्नु पर्दैन रहेछ न किन्नु पर्ने रहेछ र बजार नै जानुपर्ने रहेछ टाइम निकालेर र बजार गयोभने चाहिँ आफ्नो आँखाले देख्छ सामानहरू मजाले होइन हामीले चेक गरेर लगाउँछ र अनलाइनमा चाहिँ के छ भन्दाखेरि कि

र हेरेको जस्तो पनि आउँदैन अनलाइनबाट र इलेक्ट्रीको सामानहरू चाहिँ अनलाइनबाट चाहिँ न किन्नुपर्ने रहेछ र बजार नै जानपर्ने रहेछ इलेक्ट्रीको सामानको लागि चाहिँ अनि इलेक्ट्रीको सामान चाहिँ हामीले होइन बजार गयो भने चाहिँ हेरेर चेक गरेर ल्याउँछ र अनलाइनमा चाहिँ त्यस्तो पाउँदैन हामीले